फोनको बिषयमा भन्नु पर्दा चाहिँ अब पहिलाको फोन र अहिलेको फोनमा चाहिँ धेरै भिन्नाता छ कारण अब पहिलाको उहिलेको फोन चाहिँ ट्याक ट्याके थियो होइन अब त्यसमा चाहिँ खालि अब एसएमएस गर्नु र उयो कल गर्नु मात्रै अब त्यसमा हुन्थ्यो अब त्यति मात्रै हुन्थ्यो अरू चाहिँ के पनि हुन सक्थेन मतलब अब त्यस्तै टेक टेके थियो अन्त सानो फोन थियो होइन अब अहिलेको फोन भन्नुपर्दा चाहिँ अब अहिलेको त अब एत फोरजीको जमाना होइन धेरै राम्रो फोनहरू छ अनि धेरै त्यो एप्पलको फोन होइन एप्पल आइफोनहरू अनि यो फोनहरू हुन्छ अनि त्यसको एकदमै राम्रो फोनको चाहिँ एकदमै राम्रो फोनको चाहिँ एकदमै अहिले चाहिँ राम्रो छ पहिलाको भन्दा चाहिँ पहिलाको चाहिँ अब त्यति राम्रो चल्नु पनि सक्थेन अनि त्यति सा राम्रो कन्ट्याक्ट पनि हुन सक्थेन अब अहिलेको त अब फोरजी जमाना अनि त्यही माथी अब भिडियो कलदेखि अनि सबै कुरो हुने अब भिडियो कल पनि हुन्छ अब फोन कलहरू अब जे गर्छु भन्दा पनि हुन्छ एकदमै राम्रो नेटवर्क पनि छ अब पहिलाको जस्तो होइन कुना काप्ची खोज्दै हिँड्नु पर्दैन अनि पहिला त एक जग्गामा आए पछि अब त्यहाँबाट बोल्यो पछि नहल्ली बोल्नु पर्थ्यो कारण अब जब हल्लियो नेटवर्क गइहाल्ने तर अब अहिले चाहिँ अब अहिले यो फोन पनि राम्रो आएको छ अनि नेटवर्क पनि एकदमै राम्रो छ अब केही समस्यै छैन अनि समस्या छैन त्यही कारणले गर्दा अब उहिलेको फोन र अहिलेको फोनमा धेरै भिन्नाता छ कारण अब अहिलेको फोन त जे गर्छु भन्दा पनि हुन्छ घरमा बसेर होइन अब दिल्ली तिर भयो जहाँ जहाँ आफन्ता भयो भिडियो कल गर्नु पनि सकिन्छ भिडियो कलबाट धेरै कुराहरू हामीले देख्नु पनि पाउँछ अनि कस्तो जग्गामा गएको छ त्यो पनि देख्नु पाउँछ तर अब पहिलाको फोन चाहिँ त्यस्तो थिएन अब भिडियो कल हुन्थेन अब सानो ट्याक ट्याके त हुन्थ्यो त अनि नेटवर्क पनि राम्रो लाग्थेन तर अहिलेको फोन चाहिँ एकदमै राम्रो छ कारण अब भिडियो कलमा राम्रो देखिहाल्छ अब कुन जग्गा जाँदैछ कस्तो ठाउँमा बसीरहेछ अब त्यो हामीले भिडियो कल गऱ्यो भने अब हामीले असलसँगले देख्नुसक्छ ठाउँ जग्गाहरू घर कस्तो छ त्यो देख्नुसक्छ तर अब नेटवर्क पनि एकदमै राम्रो छ मतलब अब फोरजीको जमाना अब जहाँसुकैबाट है ने उयो नेटहरू पनि लाग्छ जहाँसुकैबाट नेट पनि चलिरहेको हुन्छ अनि मैले अनि मैले सिम चाहिँ अब म प्राय जस्तो जियो चलाउँछु अब जियो पनि एकदमै राम्रो छ जियो सिम प्रायले जियो जियो चलाउँछ म पनि जियो चलाउँछु कारण अब जियो चाहिँ अब कुना काप्ची सबै ठाउँ नै अब त्यो सिम चाहिँ एकदमै राम्रो छ अनि त्यो सिम मतलब अब त्यो सिमलाई चाहिँ अब एकदमै राम्रो जहाँसुकै जस्तै गहिरो जग्गा होइन डाँडा जग्गा जस्तै नेटवर्क अरूले भेट्दैन तर अब जियो चाहिँ राम्रो छ जियोले चाहिँ अब नेटवर्कहरू राम्रो भेट्छ अनि जहीँ जाँदा पनि अब प्रायले नै अब जियो चलाइरहेको हुन्छ मैले अस्ति भर्खरै मात्रामा एयरटेलहरू अरू सिम लगाएको थिएँ तर राम्रो तान्नु सकेन अनि जियोले चाहिँ एकदमै राम्रो राम्रो पनि छ अनि त्यो सिम प्रयोग गर्छु अनि रिचार्ज चाहिँ म जियोमा चाहिँ एक सौ दुई सौ दुई सौ दुई सौहरूको दुई सौदेखि उभोको रिचार्ज गर्छु महिनामा अनि त्यसले महिना महिनामा है म त्यसरी रिचार्ज गर्ने गर्छु जियोको चाहिँ अनि त्यसमा कति धेरै अब राम्रो कुराहरू पनि मजाले चल्छ अब त्यति लगाए पछि होन त्यति लगाउँदै कति तिन सौको पनि लगाउँछ कति दुई सौ उन्तिस तिसहरूको पनि लगाउँछ तर म चाहिँ दुई सौको दुई सौको लगाउँदै चलाउँछु अनि त्यसमा मजाले चल्छ नेटवर्कहरू पनि राम्रो चल्छ नेटहरू राम्रो चल्छ अनि अब यो जियो चाहिँ मैले जियै सिम चलाएकोले गर्दा अनि जहाँसुकै पनि लाग्छ पनि अब जहाँसुकै पनि अब बोल्नुसक्छु जहाँसुकै गएर भिडियो कल पनि गर्नुसक्छु अनि त्यो सिमहरू चाहिँ म चलाउँछु जियोको चाहिँ अनि हरेक हरेक अब महिनै म रिचार्ज गर्ने गर्छु दुई सौको त्यो रिचार्जमा चाहिँ अब एसएमएस गर्न पायो हो धेरै अब फोन कल भिडियो कल सबै त्यसमा हुन्छ अनि म त्यही त्यतिको चाहिँ रिचार्ज गर्छु